मेरो लागि यो एकदमै जीवनमा उपलब्धि मलाई भरपर्दो मेरो विश्वासिलो अनि मलाई अहिले जिउँदो जाग्दो हुँदाखेरिदेखि दिएर पछि गएर पनि मेरो सन्तान अनि मेरो आत्माले पनि शान्ति पावोस् भन्ने म आशा राख्ने चाहिँ मेरो एउटा आस्था के छ भन्दाखेरि मेरो सिरियल छ मो बहुत वर्ष पहिलादेखि पनि त्यो सिरियललाई काम भ्याइओरी घरमा हरेक कुरो भ्याएर नौ बजीको समयमा त्यो सिरियल अउने गर्थ्यो जसको नाम हो महाभारत यो महाभारत भन्ने फ्लिम हाम्रो भारतवर्षभित्र भएको हो र यो भारतवर्षभित्र भएको माहाभारतको यो धर्म महाभारत भनेपछि यो भारतदेखि पनि अझै ठुलो यहाँ सङ्कट के आएको रहेछ त भन्ने कुराको विषय लिएर यहाँ महाभारत भएको हो नि त हो यो महाभारतमा के चाहिँ भएछ भन्दाखेरि हस्तिनापुर राज्यमा काका बडाबाउका छोरा छोरी थिए रहेछन् पाण्डव पाण्डव अनि कौरव नाम भएका दाजुभाइ रहेछन् यी दाजुभाइका छोरा छोरीहरू चाहिँ भाइका छोराहरू परे तपाईँको दुर्योधन सिसुपाल अनि अनेक पनि यिनीहरूका ग दाजु भाइहरू परे सौजना कौरवका अनि यता आएर पाण्डु राजाका छोराहरू परे युदिष्ठिर भीम अर्जुन नहकुल सहदेवा यस्ता खालका पाँचजना दाजुभाइ तर धर्म मान्ने धर्म एकदम धार्मिक राजा थिए पाण्डु राजा यी पाण्डु राजा चाहिँ बितिसकेपछि हस्तिनापुरमा दाजुभाइको महासङ्ग्राम भयो हेर्नुहोस् महासङ्ग्रामको पछाडि कसको के भयो त सत्यको लागि कसको के हुँदो रहेछ कसले सहायता दिँदो रहेछ सत्य कुरामा अहिले पनि हेरौँ महाभारतको मात्रै कुरा नगरौँ त्यो त तिन सय वर्ष अगाडिको कुरा हो र अहिले पनि सत्य कुरा र असतमा कति फरक पर्दो रहेछ पर्छ भन्ने कुरामा हामीले मनमनै एक्लै घोरियौँ भनेदेखि हामीहरूलाई यो एकदमै साक्षात् छर्लङ्गै हुने कुरा हो त्यो महाभारतमा राज्यको विषय लिएर राज्यको विषय लिएर चाहिँ भाइ थिए धृतराष्ट ऊ थिए अन्धा अनि आफ्ना राजा आफ्ना मालिक अन्धा भएको कारणले गर्दा धृतराष्ट्रको धर्म अर्धाङ्गिनी गान्धारी पनि म पनि अन्धी हुँ म पनि अन्धा अन्धी भएको एक्टिङ गर्छु भनेर उनले आखाँमा कालो पट्टी बाँधिन् हेर्नुहोस् मैले यो अन्याय अत्यचार पक्कै पनि हुने रहेछ भन्ने उनलाई याद भयो या के भयो आँखामा कालो पट्टी बाँधेकी थिइन् र बुढा पनि धृतराष्ट्र अन्धा अनि रानी पनि गान्धारी पनि अन्धी भएको नाटक गरेर उनीहरूले सय भाइ छोराको आड लिएर उनीहरूले शकुनी जस्तो सालोलाई आफ्नो राज्यमा राज्य अभिषेक गरेर भित्र्याएर निम्त्याएर चाहिँ उहाँहरूले हस्तिनापुरको पाण्डु राजाका छोराहरूप्रति चढाइ गर्न थाले चढाइ गर्दै जाँदाखेरि गर्दै जाँदाखेरि अति अन्याय अत्यचार भयो अन्याय अत्यचार उनीहरूले सहनु नसकिकन त्यहाँदेखि उनीहरूलाई जुवामा हराउने कामहरू पनि भयो यो सब शकुनीको चाल थियो शकुनीको चाल हुँदाखेरि शकुनीले जति पनि चाल चल्यो शकुनीले अब द्रौपदी यी पाँच भाइ युदिष्टिर भीम नहकुल सहदेव अर्जुन यी पाँच भाइको एउटै पत्नी थिइन् जङ्गलमा सिकार खेल्नु जाँदाखेरि पाँच भाइले एउटा सिकार भेटे अर्थात् एउटा माछाको आँखामा बाण हान्ने प्रतियोगिता भयो यो प्रतियोगितामा अर्जुनले झुन्ड्याएर राखेको आकाशमा झुन्ड्याएर राखेको माछामा आँखामा काँड हानिदिनु पर्ने जसले आँखामा काँड हान्यो त्यसलाई त्यो राजाले आफ्नी द्रौपदी छोरी दिने विवाह गरिदिने यस्तो खालको बाचा बन्धन भएकोले गर्दाखेरि अर्जुनले ति माछाको आँखामा काँड हानेपछि ब्राह्मण पुत्रकी जय ब्राह्मण पुत्रकी जय भनेर सबै सबैले राज्य अभिषेकमा बसेकाहरूले ब्राह्मण पुत्र अर्जुनलाई अर्जुन यस्ता थिएनन् जङ्गल बनबास गएका थिए र त्यस्तै प्रकारले ती अर्जुनलाई सबैले द्रौपदी माल्य अर्पण गरेर द्रौपदीलाई सुम्पिदिए र एस्तै परकारले जङ्गल जङ्गलमा बसिहिन्दै थिए अचानाक आफ्नो राज्य अभिषेक राज्यमा यस्तो खालको दुर्घटना आएको हुनाले गर्दाखेरि उनरू जङ्गल पस्नु परेको थियो र फर्किएर आइसकेपछि फर् फर्किएर आइसकेपछि उहाँहरूलाई फेरि राज्य अभिषेक भयो र यो धर्मको अनि सत्यको कुरो मैले सिरियल मालाई महाभारत अत्यन्तै मन परेको हुनाले गर्दा म यति नै आजलाई धन्यवाद